हेलो दादा मैले चाहिँ मेरो यहाँ साथीको एक्सिडेन्ट भएकोले गर्दाखेरि नि क्याब रद्द गर्नु पर्ने भयो कि त्यसले गर्दाखेरि चाहिँ म क्याब मैले रिजर्भ गरेको थिएँ पैसा तिरिसकेको थिएँ तर म अब क्याबमा जान नपाउने भए त्यसले गर्दाखेरि चाहिँ क्याबलाई क्यान्सल गरौँ अनि मलाई त्यो मैले तिरिसकेको पैसा चाहिँ मलाई फर्काइदिनु होस् न है मैले तिरिसकेको जुन रकम छ त्यहाँबाट तपाईँले आफ्नो क्यान्सलेसन चार्ज काट्नु होला अन्त काटिसके पछाडि चाहिँ मलाई मेरो ब्याङ्कमा हालिदिए पनि हुन्छ फोन पे वा गुगलपेमा हालिदिए पनि हुन्छ तपाईँले केमा पे गरिदिनु चाहिँ तपाईँ कम्फर्टेबल हुनु हुन्छ भनिदिनु होस् ल